मैले बिरूवाहरू उमार्न चाहिँ आफ्नै घरमा गाईको मल अनि गाईको मलमा चाहिँ जङ्गली पातकरहरू ल्याएर सब मिक्स गरेर अनि त्यही मलहरूलाई पकाएर कुम्याएर त्यो नै प्रयोग गर्छु अनि अरू विरूवाहरूको लागि त अरू कुनैै मल प्रयोग गर्दिनँ गाईको मल जङ्गली मल ल्याएर मलिलो माटो मिलाएर नै त्यही मलहरू नै बनाएको हुन्छ त्यही प्रयोग गर्छु